र यस विषयमा म आफ्नो अनुभव व्यक्त गर्नु चाहान्छु अनलाइन शिक्षा जुन चाहिँ अनलाइन शिक्षाको माध्यम छ त्यो एकदमै राम्रो माध्यम हो जसले है कसै नानीहरू कसै बाल बालिकाहरू घरमै बसेर है बिरामी भएको खन्डमा कुनै केही कारणवश स्कुल जान नपाएको खन्डमा घरमै बसेर उनीहरले अनलाइन मार्फत कोचिङ लिएर आफ्नो शिक्षालाई अघि बढाउन सक्ने एकदमै राम्रो एकदमै सुनौलो यो अनलाइन शिक्षाको माध्यम हो र यस्को प्रभाव प्रभाव भन्दा पनि यस्को हाम्रो नानीहरूमा एकदमै मैले देखेको चाहिँ स सयमा तिस चालिस प्रतिशत चाहिँ यस्को गलत प्रभाव परेको मैले देखेको छु र पचास साठी प्रतिशत चाहिँ राम्रो प्रभाव पनि पारेको देखेको छु र नराम्रो प्रभाव के पाऱ्यो भन्दा नानीहरूमा अल्छिपन बढायो नानीहरू जुन चाहिँ स्कुल जाँदा है कुनै पनि क्लास गर्नु जाँदाखेरि घरदेखि अलिकति दुई चार कदम है पर हिँडेर आफ्नो खुट्टाले हिँडेर जाने जाँदाखेरि उनीहरको त्यस हिँडाई क्रममा उनीहरूको नसाहरू पनि अलिक एक्टिभ भएर है नसाहरू हल्लिएर जिउको अङ्गहरू साथ साथै शरीरको प्रत्येक उसको शरीरको प्रत्येक अङ्गहरू उसको एक्टिभ भएर जान्छ जसको फलस्वरूप उनीहरूले क्लासमा गएर राम्रोसँगले सिकाएको चिजहरू बुझ्न र जान्न सक्छ उनीहरूको दिमाग धेरै एक्टिभ रहन्छ र यो अनलाइन कोचिङले गर्दाखेरि चाहिँ यस कुरामा अलिकति पनि नकरात्मक असर पारेको मैले देखेँ त्यो के भन्दा नानीहरू घरमै बसेर है उनीहरूले फोन मार्फत अनलाइन क्लासेसहरू लिँदाखेरि उनीहरूको के हुन्छ भने बिहान उठयो मुख धुयो बाथरूम गयो खाजा खायो बस्यो रेस्ट गऱ्यो त्यसपछि अनलाइन क्लासेस गऱ्यो यो क्रममा उनीहरूको शरीरमा त्यो ऊर्जा नै उत्पन्न हुँदैन जुन चाहिँ ऊर्जाले उनीहरूको दिमागलाई उनीहरूको मस्तिष्कलाई उनीहरूको शरीरलाई चाहिँ एउटा हुन्छ नि जोस दिन्छ तरङ्ग दिन्छ एउटा फ्रेसनेस दिन्छ त्यो चिज चाहिँ उनीहरूको शरीरमा नआएको कारणले उनीहरूको पढाइमा पनि त्यस्तो मन नलाग्ने अनलाइन कोचिङ सरहरू शिक्षकहरू छेउमा छैन आफ्नो अघि छैन त्यो नहुँदाखेरि उनीहरूलाई उनीहरूले त्यस क्लासलाई सिरिय्सली नलिएको साथ साथै उनीहरूको त्यो क्लासमा मन नभएको उनीहरूले त्यो सिकाएको कुराहरू नसुनेको नलिएको यस्तो प्रभावहरू यस्तो चिजहरू मैले देखेर अनुभव गरेर आएको छु यसै कारण अनलाइन शिक्षा र कोचिङ एकदमै राम्रो हो तर यसको नकारात्मक यस्को रिजल्टहरू पनि हाम्रो समाजमा आएको छ र भनिन्छ नि प्रत्येक पहलूको नै दुईपट्टि दुईवटा दुईपट्टि त्यसको मुख हुन्छ अरे नि होइन दो पहलू प्रत्येक सिक्काका दो पहलू होता है भन्छ नि त्यस्तै है प्रत्येक चिजको नै राम्रो र नराम्रो दुईवटा गुण हुन्छ हुनेछ यसमा चाहिँ राम्रो पनि छ नराम्रो पनि छ तर जुन चाहिँ यो कन्सेप्ट छ जुन चाहिँ अनलाइन शिक्षाको त्यो मलाई पर्सनल्ली मलाई धेरै मन पर्छ यस माध्यमले धेरै विद्यार्थीहरूले है आफूले स्कुल जान नपाउँदा बिरामी हुँदा यस्तो धेरै किसिमको समस्याहरू पर्दाखेरि चाहिँ घरमै बसेर उनीहरूले शिक्षा आर्जन गर्नु पाउनु भनेको धेरै ठुलो कुरा हो धेरै राम्रो विषयको कुरा हो है त्यसै कारण मलाई लागेको कुरा यति हो कि यसले समाजमा राम्रो पनि असर गरेको छ नराम्रो पनि असर गरेको छ